हेलो ओए के गर्दैछस् अरे पास भएँ नि यार कति आयो तेरो मार्क्स सिक्स्टी आ सिक्स्टी आयो मेरो पनि त्यस्तै सिक्स्टी फाइभहरू आयो हो

अनि त अब कलेज त सकियो हो अनि त अब मास्टर्स त गर्नुपर्छ केटा घरमा बसेर हुँदैन हो अनि त अनि त के सोच्दैछस् हो तैँले चाहिँ कहाँबाट गर्ने के हो र त त्यही टेन्सन छ त यार म त यसो सोच्दैछु घरबाट पनि एनबियुयै गर् भन्ने सल्लाह दिँदैछ त हो केटा अरू युनिभर्सिटीतिर त अब मार्क्स कम्ती छ इन्ट्र्यान्स बस्नुपर्छ हो

ए हैन हो म त यही यो यो पोलिटिकल साइन्समा गरौँ भन्दैछु हो त्यो पनि ठिकै हो र त अब पाउँछ पाउँदैन हो हँ अँ त्यही हो घरबाट नि त्यही सल्लाह दिँदैछ हो अँ

अँ नि त्यही त हो टाढो गयो भने पनि अब अस्तिको जस्तो कोभिडको यता हैजाहरू आयो भने टेन्सन हुन्छ हो घरमा र त अब यतै गर्नुपर्छ होला हो केटा र त अब यो अगस्ट सकिएपछि निक्लिन्छ भन्दैछ ल ल ल केटा ल ल ल म अलिक यहाँ काम पर्यो कि ल राखेँ ल भरे कल गर्छु